हेलो तपाईँ इलेक्ट्रोनिक दोकानको हो म तपाईँकोबाट मैले जुन सामान लिएको थिएँ यो सब साह्रै राम्रो छैन रहेछ अनि ट्युब लाइट्स मैले जुन ट्युब लाइट लिएको थिएँ यो ट्युब लाइट त खोइ तपाईँले एकदमै राम्रो छ भन्नुहुँदै थियो यो ट्युब लाइट चाहिँ राम्रो छैन अनि जुन एलइडी बल्ब थियो यो एलइडी बल्ब पनि खोइ राम्रो छैन अनि तपाईँले आफै मान्छे पठाउनु भएको थियो वायरिङ गर्ने अनि यो वायरिङ गर्ने पनि एकदम वायरिङ सर्ट भएको भएकै छ अनि कसो गर्नपर्ने हो अँ म यो ट्युब लाइटलाई चाहिँ म एक्सचेन्ज गर्न चाहन्छु र म ट्युब लाइट र सिएफएल तपाईँकोबाट जुन कुरा लिएर आएको थिएँ यो त्यति खास छैन र यो मलाई पैसा दिएर अनि इलेक्ट्रिसियन पनि मैले पठाएको थिएँ पठाउन भनेको इलेक्ट्रिसियन पनि यो राम्रो वायरिङ भएको छैन तार राम्रो रहेनरहेछ अनि त्यही कारणले गर्दाखेरि अस्ति मैले तपाईँलाई यो सामान मैले ब्याक गर्दैछु अनि सामान यो जति पनि मैले ब्याक गरेको सामान के यसमा मैले पैसा त म थप्दिन थप्नुपर्दैन अँ हुन्छ ठिकै छ अनि त्यो जो वायरिङ गर्ने मान्छे छ वायरिङ गर्ने मान्छे पनि तपाईँले एक्सचेन्ज गर्नुहुन्छ अर्को पठाइदिनुहुन्छ हुन्छ अन्त एकदमै तपाईँको अँ एकदमै तपाईँको जानकारी पाएकोमा म तपाईँलाई धन्यवाद दिन्छु